नेपाली भाषाको लागि त्यो मानिसहरूले धेरै कुरा प्रयास गरेको छन् अनि यसमा मानिसहरू नेपाली बोल्छ शुद्ध भाषामा सबै कुरो पहिला पहिला पहिलातिर जस्तो जे जे गर्नुहुन्थ्यो हाम्रो पुर्वजहरूले त्यस्तै गर्नुहुन्छ अनि त्यसलाई कायम गर्नुहुन्छ राख्नुहुन्छ हामी सबैजनाले त्यो उसमा केही चेन्जेसहरू ल्याउँदैन